भारतमा खाना धेरै स्वादिलो मिठो हुन्छ अन्त भारतमा विभिन्न प्रकारको खानाहरू हुन्छ जो चाहिँ धेरै स्वादिलो हुन्छ अन्त भारतमा बेसी स्टेट भएर चाहिँ सबैको स्टेटमा फाल्टो फाल्टै खानाहरू हुन्छ होइन त्यही भएर चाहिँ अब जस्तै कि चेन्नईतिर इडली डोसा फेमस छ तिनीहरूले त्यो अब डेलीको हिसाबले खान्छ अन्त हाम्रो यता वेस्ट बेङ्गालमा दाल भात फिस मेन त फिस खान्छ अब सबै स्ट अब सबै स्टेटमा हेरि हेरि भारतमा धेरै प्रकारको खानाहरू छ अन्त पुरै के भन्छ त्यसलाई खानाहरूलाई पुरा कस्तो प्रकारले बनाउनु त्यस्तोहरू मसलाहरू कुन कुन युज गर्नु म चाहिँ छोला भटोराहरूतिर जस्तै कि एमडिएच मसाला सबसे फेमस मसाला हो यहाँनिर अन्त अहिले कस्तो पानीपुरीहरू सबै यस्तोहरू डल्लै फेमस छ भनौँ न अन्त धेरै प्रकारको खानाहरू हुन्छ जस्तै कि उयोहरू यहाँनिर के भन्छ चाउमिन फास्ट फुडहरू पनि मजा मजाकै हुन्छ चाउमिन मोमो त्यस्तोहरू पनि अन्ज अन्त पन्जाबीहरूले लाइट खाना खान्छ प्राय लाइट खाना भन्दा पनि रोटीहरू चावल भात भन्दाखेरि बेसी चाहिँ रोटी दालहरू त्यस्तो प्रिफर गर्छ अन्त यहाँनिर अरू पनि धेरै स्वादिलो उयसहरू हुन्छ जस्तो कि तन्दुरीहरू बनाउँछ यतातिर अब जस्तो कि तन्दुरी चिकन चिल्लीहरू अब पुरै भेजिटेबलहरू मिक्स गरेर पनि यस्तो मासुहरू बनाउँछ अन्त मसलाहरू मजाले हालेर त्यस्तोहरू गर्नुहुन्छ अन्त त्यही भएर चाहिँ यहाँ चाहिँ भारतमा चाहिँ अरू जग्गाले भन्दाखेरि बेसी स्वादिलो हुन्छ र मिठो खानाहरू हुन्छ र विभिन्न प्रकारको हुन्छ तपाईँलाई जस्तो खानु मन लाग्छ त्यस्तै खालकै हुन्स त्यही भएर चाहिँ भारतको खानाहरू चाहिँ अलिक स्वादिलो हुन्छ अरूभन्दा